मलाई अन्य धर्महरूभन्दा चाहिँ मनपर्ने भनेको चाहिँ बुद्धिस्ट हो अन्त क्रिस्चियन हो क्रिस्चियनहरू चाहिँ मलाई चर्च गएको अन्त बाइबलहरू पढेको एकदमै मनपर्छ अन्त मलाई तिनीहरूको क्यारल खेलेको मनपर्छ क्रिसमसमा तिनीहरूले एकदमै रमाइलो गरेर क्यारलहरू खेल्छ अन्त मलाई बुद्धिस्ट पनि मनपर्छ बुद्धिस्टहरूको ल्होसार मनपर्छ मलाई अन्त तिनीहरूले एकदम मिठो मिठो खाने पकवानहरू पनि बनाउनु हुन्छ मलाई उहाँलाई त्यो बनाएको चाहिँ एकदमै मनपर्छ होइन अन्त तिनीहरूले पुस्तकहरू बोकेको अन्त मलाई तिनीहरूको कल्चर एकदमै धेरै मनपर्छ अन्त बुद्धपूर्णिमा मानेको अन्त दियाहरू बालेको तिनीहरूले त्योहरू मलाई एकदमै मनपर्छ